हल्लो अन्त नुनिया नुन् म गोमा खँड्का बोलेको ए नुनिया चामल बाक्सा भएको छ कालो नुनिया अस्तिको महिना त सस्तै थियो त यसपालि के साह्रो महँगो भएको त हौ

कालो नुनिया चाहिएको

कालो नुनियाको मलाई एक बोरा चाहिन्छ कालो नुनियाको दाम मिलाइदिनु एक बोरा चाहिन्छ मलाई अँ अँ भोलि आउँछु

हजुर हजुर हजुर हजुर राखेँ हुन्छ ल हुन्छ राख्नुहोस् अँ राख्नुहोस्